मलाई चाहिँ मारुनी नृत्य पुरा मन पर्छ किनभनेदेखिको मारुनी नृत्य हाम्रो संस्कृति हो संस्कृति हो साडी फरिया फरिया चोलो गुन्यु चोलो लगाएर हातमा दीयो कलश बोकेर डान्सहरू गर्नु नृत्य गर्नु यो हाम्रो नेपाली जातिको चाहिँ धेरै राम्रो स्वभाव हो यो चाहिँ हाम्रो मेरो लागि चाहिँ यो नृत्य पुरा राम्रो हो मारुनी नृत्य भनेको चाहिँ कम्मर हल्लाइ हल्लाइ कम्मर मर्काइ मर्काइ नाच्ने मारुनी नृत्य हो यो मलाई हामीलाई सबलाई धेरै नै राम्रो लाग्छ